परम्परामा खेतीहरू लाएको हामीले मसिनोहरू थियौँ देख्थ्यौँ कोदो रोप्थ्यौँ पोथ्रे सिमी भनी दाल रोप्थ्यो अब उहिले त बारी खनेपछि अहिले त सबै झारहरू साइड साइडमा फ्याँक्छ उइले त सबै झारहरू पनि जमिनमै गाड्थ्यो आइले त्यो सिस्टम छैन त्यसो गर्दैन अहिले त त्यति बेला त अब गोरु लाउथ्यो गोरु जोत्थ्यो त्यो छैन गोरुहरू नाम निसान हराइसक्यो जोत्दैन अहिले त उ ट्याक्टर पो हरे नाना थरिको मिसिन पो हरे खे तीबालीमा ए युरिया पो खन्याएर उ के पो गरेर त्यसमा प्रोटिन भिटामिन कसरी पाउने हामीले हामी मान्छे जातीले चाहिँ अब अर्ग्यानिक साग सब्जी भन्ने कुरोहरू छैन अब त्यस्तो प्रकारले अब एउटा बजारमा गएर एउटा लौका किनी ल्यायो भने पनि सुई हालेको लौकाहरू पाउँदो रहेछ त्यस्तो हुँदो रहेछ किनभने मैले पनि किनिल्याएको थिए घरमा राखे लिएको जत्रो त छैन भोलि त ठुलो न ठुलो त्यस्तो भयो त्यहाँदेखि चाहिँ म बजारे सब्जीहरू मन पनी पर्दैन त्यस्तो त्यस्तो भैइरहेको छ यहाँ त हाम्रो त अब दुःख सुख हामी आबो रोप्छुम् गाईको मल लाएर रोप्छौँ हामी चाहिँ हाम्रो युरिया सिउरिया भन्ने पनि लाउँदिउँन त्यस्तो प्रकारले हामी चाहिँ गर्छौँ अब हाम्रो खेती किसानहरू सबै नै प्रायः सबै फ्रेसै हुन्छ राम्रै हुन्छ अब उहिले त त्यस्तो त्यस्तो गर्थ्यो अहिले त छैन त्यस्तो सबै खत्तम बनायो सबै युरिया लाको साग सब्जी खालि मधेसबाड मात्तै आउँछ आलुहरू किनेर ल्याउछौँ आलु खाँदा पनि गुलियो हुँदोरहेछ खत्तम साग सब्जी हाम्रो बारीमा रोपेको आलुहरू यति साह्रो मिठास माड आउँछ कि राम्रो हुन्छ हाम्रो त यहाँ बारीमा रोपेको आलुहरू भयो सागसब्जीहरू सबै नै टेस्ट भिन्नै हुन्छ बजारबाट लिएको साग सब्जीको टेस्ट भिन्नै नै हुन्छ त्यस्तो प्रकारले हामी चाहिँ याद गरेको छौँ बजारे सागसब्जीहरू किनेर खानुभन्दा चैँ आफै नै दुःख गर आफ्नै बारीमा लगाऊ खाऊ